यो इन्टेक्सको होम थिएटर छ साह्रै राम्रो छैन रहेछ हो यो इन्टेक्सको होम थिएटर यसको अलिकति बासको स्पिकर अलिकति भ्यार्र भ्यार्र गरेर बज्ने रहेछ

राम्रो छैन यो एकदमै राम्रो छैन यो पन्ध्र दिन जस्तो चाहिँ चल्यो अनि पन्ध्र दिनभित्रमा यसको यो स्क्रिन टचहरू पनि राम्रो छैन यो कुन खिच्दाखेरि कुन लाग्ने कुन खिच्दा कुन थिच्ने खालको यसको राम्रो छैन यसको यो जो हामीलाई पेन ड्राइभ दिएको थियो अफर भनेर दिएको थियो यो पेन ड्राइभ पनि भाचिँहाल्यो दुईखेप तिनखेप लिँदाखेरि लाउँदाखेरि यसको पेन ड्राइभ पनि भाचिँहाल्यो र यसको यो ट्युटर अलिकति टेबलदेखि एक फुट जस्तो मुनि भुइँमा झरेको थियो कारम कुर्रुम फुटिहाल्यो त्यही कारणले गर्दाखेरि इन्टेक्सको अनि म तपाईँहरूलाई भन्छुँ है यो इन्टेक्सको चाहिँ माल एकदमै राम्रो छैन र तपाईँले इन्टेक्सको यो जति पनि समानहरू छ यो चाहिँ नकिन्नुहोस् एकदमै राम्रो छैन यो बेकारको सामान हो अनि हामीले माइक्रोफोन जुन युज गर्दै थियौँ माइक्रोफोन पनि त्यति खास छैन यो माइक्रोफोन पनि त्यति राम्रो छैन यसको यो खासमा चाहिँ ब्लुतुथ सिस्टम रहेछ तर यो ब्लुतुथ सिस्टमको उनीहरूले दिएको छ एक सौ गज मिटर भनेर दिएको छ तर एक सौ गज मिटरमा लाग्दैन अनि एक सौ गज मिटर अलिक नजिकमा गएर बोल्नुपर्छ त्यही कारणले गर्दाखेरि यो साह्रै राम्रो छैन अनि यसलाई यसको जो बिजली पावर छ यो बिजली पावर पनि यसले अलिकति बेसी खाँदो रहेछ भोल्टेज बेसी रहेछ त्यही कारणले गर्दाखेरि अलिकति ज्यादा भोल्टेजमा चल्नुपर्ने र यसको जो ब्याटेरी छ यो ब्याटेरी पनि साह्रै राम्रो छैन ब्याटेरी चाहिँ दोकानले चाहिँ हामीलाई राम्रो भनेर दिएको थियो तर त्यति खास छैन रेहछ ब्याटेरी राम्रो छैन रहेछ ब्याटेरी यसको त्यही कारणले गर्दाखेरि यो इन्टेक्सको माल चाहिँ एकदमै घटिया एकदमै घटिया घटिया एकदमै घटिया छ त्यही कारणले गर्दाखेरि अनि कति कुराहरू कति कुराहरू हामी आफैले तिमीहरूले पनि लिएर आएर त्यसलाई टेस्ट गर्नुसक्छ त्यही कारणले गर्दाखेरि एकदमै राम्रो चाहिँ छैन किनकि मैले चाहिँ त्यो कुराहरू किनेर एकदमै यो कुरा मैले चलाएँ अनि मैले चाखेर मेरो आफ्नो अनुभव म तिमीहरूलाई म भन्दैछु साथीभाइ हो है र यसको जो पेन जो मेमोरी राख्ने छ यो मेमोरी यसको यो कार्ड रिडर जो कार्ड रिडर दिन्छ यो कार्ड रिडर पनि खासै राम्रो छैन यो कार्ड रिडर पनि पड्याक्कै भाचिँहाल्ने र अर्को कम्पनीको कार्ड रिडर लाउँदाखेरि एक्सेप्टै नगर्ने अहिले मेरो मैले लिएर आएको यो जो होम थिएटर छ इन्टेक्सको यो अहिले स्क्राप भएर मैले घरमा थन्काएर राखेको छु यसको यो कुनै पनि यसको केही यो वेस्टेज सामान हो यो एकदमै यसको केही कामै छैन अनि त्यही कारणले गर्दाखेरि मैले चाहिँ म तपाईँहरूलाई पनि भन्छु यो इन्टेक्सको जति पनि सामान छ है यो एकदमै यो नकिन्नै बेस्ट जस्तो लागिरहेको छ मलाई त्यही कारणले गर्दाखेरि म तपाईँहरूलाई यो कुरा म बार बार जानकारी म दिँदैछु अनि यसको कति कुराहरू चाहिँ यसको यो जो स्पिकर छ अनि यो स्पिकरहरू पनि यो जो चारवटा स्पिकर चाहिँ यो चारवटा स्पिकरै नै यसको यो ट्युटर छ यो ट्युटर चाहिँ एकदमै खराब भइहाल्ने हो अनि त्यही कारणले गर्दाखेरि चाहिँ यसलाई चाहिँ तपाईँले युज नगर्दिनुहोस्